म चाहिँ दार्जिलिङ बजारमा काम गर्छु है र मैले म ड्युटी जानको निम्ति चाहिँ मैले डेली यात्रा गर्नु पर्छ है गाडी पक्रिएर ड्युटी जानु पर्ने हुन्छ है र अब कोही बेला धेरै कुराहरूको सामना गर्न पर्छ कोही बेला गाडी पाउँदैन है अनि सिजनको बेलामा झन गाडी नै पउँदैन जाम हुन्छ छिटो निक्लिनु पर्छ है अन्त कोही बेला भाडा ज्यादा हुन्छ डेली गाडीमा हिँडेकोले भाडा धेरै नै खर्च हुन्छ है